हेलो मैले हिजो जुन चाहिँ क्रिम ल्याएको थिएँ फेयरनेस क्रिम त्यो चाहिँ कस्तो खालको तपाईँले दिनुभयो मैले त लगाएर त पुरा यो गालाहरू कस्तो भएको जस्तो भयो त्यस्तो क्रिम चाहिँ तपाईँहरूले किन राख्नुभएको दोकानमा प्लिज दया गरेर राम्रो क्रिम राखिदिनु होस् है त्यसरी अरूको पैसा चाहिँ उयो नगरी दिनुहोस् है हामीले दुःख गरेर कमाएको पैसा हो दया गरेर क्रिम चाहिँ अलिक राम्रै प्रडक्टको लगाउने उयो गर्नुहोस् है भाइहरू